हामी बस्ने जिल्लामा विभिन्न समुदायका मानिसहरू छन् है तीमध्ये हामी सनातन धर्ममा विश्वास राख्ने हिन्दूहरू बेसी सङ्ख्यामा छौँ र हाम्रो मुख्य चाँडहरू दसैँ तिहार होली राखी है र त्यसै गरेर हाम्रो जुन चै भुटिया दाजुभाइहरू छन् डुक्पा दाजुभाइहरू छन् उनीहरूको निम्ति उनीहरूले लोसार पर्व मनाउने गर्छन् है राईहरूले सकेला सकेवा मनाउने गर्छन् नयाँ वर्षहरू मनाउने गर्छन् है र यसले यो ओ हाम्रो जति पनि समुदायहरूले हाम्रो जति पनि चाँड पर्वहरू मनाउँछन् होइन त्यसले गर्दा आफ्नो जिल्लाको पहिचान अरू जिल्लाहरू भन्दा बेग्लै छ दार्जिलिङ जिल्लाको पहिचान अरू बङ्गालको अरू जिल्लाहरूको पहिचानदेखिको भिन्नै छ